पश्चिम बङ्गालमा मानिसहरू आफ्नो सम्पदा कसरी मनाउने गर्छन् भन्ने सन्दर्भमा भने म नेपाली संस्कृतिको देउसी भैलोको कुरा गर्न चाहन्छु र देउसी भैलो अथवा अथवा तिहार नेपाली जातिको एकदमै महत्त्वपूर्ण चा चाडपर्व हो र देउसी भैलो कसरी मनाइन्छ भने लक्ष्मीपूजा अथवा औँसीको दिन केटीहरूद्वारा अथवा लक्ष्मीहरूद्वारा देउसी भैलो खेल्ने गरिन्छ र उनीहरू घर घरै गएर भैलिनी भन्दै भैलिनी भन्दै यो चाडपर्व मनाउँछ र भोलिपल्ट र पर्सिपल्ट भइटिकाको दिनसम्म केटाहरूले देउसी भैलो खेल्ने गर्छ र र भाइटिकाको दिन भाइटिकाको दिन चाहिँ दाजुभाइ अथवा माइतीहरूलाई माइतीहरूलाई रक्षा होस् अरे गरेर भगवानले रक्षा गरिरहोस् भन्ने हेतुले भाइटिका लगाइने गरिन्छ र नेपाली जातिमा अरू चाडपर्वहरू पनि मनाइन्छ जस्तै दसैँ क्रिसमसहरू पनि मनाइन्छ र दसैँ र दिवाली अथवा दसैँ र तिहार चाहिँ एकदम भव्यरूमा मनाइन्छ र यसको धेरै नै सांस्कृतिक पक्षहरू पनि रहेको पाइन्छ